मेरो क्षेत्रमा त कुनै खेलकुदको केन्द्रहरू त छँदै छैन अब यसको विषयमा म त त्यति साह्रो वर्णन गर्नु नै सक्तिनँ किनभने यहाँ त अब कुनै खेलकुदको त केन्द्र नै त छैन अहिले अहिले अहिले अहिले मात्रामा अब क्रिकेटहरूको चाहिँ अलिलि भएको जस्तै लागेको थियो त्यो पनि एक्जेक्ट छैन कुनै उयो नै क्लब उयो नै छैन यो क्लबको बित्थामै कोचिङ सेन्टरै होइन त्यो फुटबलहरूको अलिअलि गराउँछ यहाँ रङ्गुलतिर एउटा क्लब छ त्यसमा फुटबलमा अलिअलि कोचिङ हुन्छ त्यतिकै एत् र त्यो त्यो फुटबल कोचिङबाट चाहिँ अलिअलि राम्रै हाम्रो क्षेत्रकोहरूलाई धेरै राम्रै छ होइन फुटबल अब गाउँको सान सानाहरूलाई खेलाउँछ सिकाउँछ अलिक माथि छ डिस्ट्रिक्ट लेबलसम्म खेल्नु त जान्छ त्यहाँको क्लबकोहरू यताउता बोलाउँछ राम्रो छ अरू त कुनै खेलकुदको त कुनै केन्द्रहरू त कुनै यहाँ छैन